नमस्कार भाइ तपाईँ कहाँ हुनुहुन्छ मैले तपाईँको गाडी बुक गरूँ भनेको म सुकिया जाँदैछु र कति पर्छ होला त्यसको खर्च भाडा कति पर्छ होला मलाई कृपया जानकारी दिनुहोस् भाडा मिले म भोलि बिहान सात बजी जान्छु तपाईँले मलाई चौरास्तादेखिको चौरास्तामा आएर पर्खिनुहोस् न ल